चौरस्ता ट्याक्सी स्ट्यान्ड हो हजुर तपाईँहरूको गाडीहरू भाडाको लागि एभाइलेबल छ हजुर मलाई सिलगढी जानु थियो भोलि बिहान सात बजे हजुर हामी तिनजना छु तपाईँको भाडा चाहिँ कति पर्छ होला हजुर सात हजार त अलिक ज्यादा भयो होला नि त पाचँतिर मिलाइ दिनुहोस् न साढे पाचँ हजार हजुर हुन्छ हुन्छ भोलि बिहान सात बजे हुन्छ